अहिले त उयो घरमै बस्छु खोइ वरिपरि सलफुल लगाउँछु घरमै बस्छु अहिले रिटायरमेन्ट भए रिटायर भएर चाहिँ त्यही खाँदै पेन्सन पाउँछ त्यही खान्छु अन्त घर वरिपरि स उयोहरू लगाउँछु फुलफलहरू लगायो गोडगाड गर्यो बस्यो घरमै खाना बनायो खायो त्यही त हो बर्तनहरू मोल्यो अरू काम त छैन त्यही हो पहिला चियाबगान हिँड्थेँ अहिले रिटायर भएर घरमै छु